बागवानी सुरु गर्नुको मतलब चाहिँ लकडाउनमा चाहिँ सबैजना घरमा बसियो त्यसले गर्दाखेरि घरमा बस्ताखेरि चाहिँ के गर्ने कसो गर्ने काम अर्काको घरतिर पनि जानु नपाउने आफ्नो घरमा पनि कसैलाई आउन नदिने भएकोले गर्दाखेरि चाहिँ टाइम पास गर्नुको लागि चाहिँ मैले चाहिँ मेरो आफ्नै घरको छप्परमा सानो गार्डन किचन गार्डन गरेर टाइम पास गर्दागर्दै अहिले मेरो के अरे किचन गार्डन चाहिँ ठुलो एउटा सानो नर्सरी भएर गयो किनभने मैले त्यसमा धेरै फुलहरू फुलाइरहेको छु अनि के अरे फुलहरू त फुलिरहेको छ त्यसमा मैले साग रोपेको छु आलु रोपेको छु अनि धनिया पुदिना रोपेको छु त्यस्तै प्रकारले के अरे लसुन पनि फलाइरहेको छु प्याज पनि मैले यो पालि दुई किलो निकालेँ मेरो सानो किचन गार्डनबाट अन्त मेरो किचन गार्डन हेर्नको लागि चाहिँ वरिपरिको सबैजना आउँछन् अनि मैले किचन गार्डेनमा सबैले मलाई सोध्छ तपाईँले यस्तो राम्रो फुलहरू अब फुलाइरहनु भएको छ किचन गार्डन यस्तो सब्जीहरू उगाउनु भएको छ कसरी कहाँबाट के गर्नुहुँदैछ र यो यस्तो राम्रो भयो भन्दाखेरि चाहिँ मैले चाहिँ आफ्नै घरको किचनबाट निस्किएको जुन चाहिँ कचराहरू हुन्छ सागसब्जीको छिल्काहरू प्याजहरूको छिल्का खाना उब्रिएको त्यो बासी खानाहरूदेखि लिएर सबै कुरो चाहिँ एउटा मेरो कम्पोस्ट मल बनाउने एउटा दुईवटा ठुल्ठुलो भाँडाहरू छ त्यो भाँडामा हालेर चाहिँ म त्यसरी मैले चाहिँ कम्पोस्ट मल बनाउँछु र त्यो कम्पोस्ट मल चाहिँ मेरो दुई महिना तिन महिनामा एक उयो बाल्टीमा क तयारी भएर निस्किन्छ अनि म त्यही कम्पोस्ट मलद्वारा चाहिँ मेरो किचन गार्डन तयारी पारेर किचन गार्डनमा त्यो मलहरू फिटफाट गरेर माटो कम्पोस्ट मलहरू फिटेर मैले चाहिँ त्यसरी मेरो किचन गार्डन लाई चाहिँ यत्ति राम्रोसँगले हराभरा गरेर राखेको छु अनि त्यसमा मेरो सागसब्जी पनि म आफ्नै बारीको टिपेर खान्छु धनिया पुदिना मैले किनेर खानुपरेको छैन अनि कोही कोही बेला म आलु र प्याज पनि त्यहाँबाट उमार्छु लसुनको कलीहरू चाहियो भने म मेरो किनेर ल्याउनु पर्दैन धनिया किन्नुपर्दैन मैले मेरो आफ्नै किचन गार्डनबाट म त्यो सबै कुरोहरू तयारी पार्छु त्यही भएर म सबैजनालाई भन्छु पनि तपाईँले जान्नुभएन भने मलाई सिकाइमाग्नु होस् मेरोमा यो कम्पोस्ट मल बनाउने मैले ट्रेनिङ पनि लिएको छु त्यही भएर म तपाईँलाई पनि ट्रेनिङ दिनसक्छु र यो किचन गार्डनमा लाउ किचन गार्डनको किचन गार्डनको मल कसरी बनाउनु भनेर म तपाईँहरूलाई सिकाइदिनु पनि सक्छु र यो मेरो वेस्ट चिजबिजहरूले चाहिँ यत्ति राम्रो किचन गार्डन लाई हेल्प पुर्याएको छ कि यस्तो राम्रो मेरो फुलहरू फुलिरहेको छ अनि सागसब्जीहरू पनि मैले प्रायः प्रायः त मैले मेरो आफ्नै गार्डनकै सागसब्जीहरू खान्छु र म खुसी हुन्छु किनभने म त्यहाँनिर बिजी रहन्छु र म काहीँ पनि जान पनि पर्दैन केही गर्नु पर्दैन मैले आफ्नै घरभित्र मेरो आफ्नो दुनियाँ बनाएको छु